मलाई घुम्न मन परेको ठाउँहरू चाहिँ विशेष गरी नेपालको कतिवटा सुन्दर जग्गाहरू त्यसमा तापलेजुङ तपाईँको या पोखरा काठमाडौँ अब त्यहाँ कतिवटा तीर्थ स्थानहरू छ त्योहरू भयो गोवा भयो तपाईँको दक्षिणेश्वर मन्दिरहरू भयो पश्विम बङ्गालको यसरी नै पुरी भयो गजनाथ पुरी अनि बुद्धगया अब एकदमै जानु मन लागेको ठाउँहरू यसरी अब पोखरा चाहिँ एकदमै प्राकृतिक सौन्दर्य भएको जग्गा त्यहाँनिर पोखरीहरू छ काठमाडौँमा तीर्थ स्थानहरू छ पशुपतिनाथको मन्दिरहरू छ त मनोकामना मन्दिरहरू छ त्यसरी नै अब यता तापलेजुङ एउटा पहाडको रमणीय जग्गा छ त्यहाँ पनि मन्दिरहरू छ मठहरू छ त्यहाँ गयो भने चाहिँ एकदमै आफूलाई शान्ति मिल्छ यसरी नै गोवा एकदमै अब विदेशी पर्यटकहरूले पनि एकदमै झुमेको जग्गा हो घुमेको जग्गा हो त्यहाँ आफूलाई घुम्न एकदमै इच्छा लागेको हो अनि यता आयो जगनाथ पुरी त्यो पनि एउटा तीर्थ स्थान हो त्यसरी नै यता आएर तपाईँको यो बुद्धगया त्यहाँ त झन साह्रो आफ्नो पितृहरूलाई पार लाउने जग्गा पिण्ड दान गर्ने जग्गा एकदमै त्यहाँ गयो भने चाहिँ एकदमै आफूलाई शान्ति मिल्छ त्यहाँनिर एकदमै धर्मावलम्बीहरू जान्छन् बुद्धिस्टहरूको धर्मावलाम्बीहरू पनि जान्छन् इसाई धर्मकाहरूले पनि त्यहाँ जान्छन् अब यसरी नै हामी हिन्दुहरू पनि जान्छौँ त्यहाँ पितृहरलाई तर्पण दिन्छौँ पिण्ड चढाउछौँ त्यहाँबाट पितृहरूलाई मोक्ष दिलाउने काम हामी गर्छौँ त्याँ एकदमै घुम्न जान मन लागेको ठाउँ छ यता आयो दार्जिलिङ दार्जिलिङ पनि एउटा प्राकृतिक सौन्दर्यले बनिएको एउडा पहाडको जग्गा हो पहाडको उचाईमा भएको जग्गा हो अनि एउटा पहाडमा भएको एउटा रेलवे स्टेसन् पनि हो त्यहाँ पर्यटकहरूले रेलवेमा चढेर रेलमा चढेर चाहिँ आनन्द लिने गर्छ त्यो पनि मलाई अति सुन्दर लाग्छ यसरी नै अरू यस्तै थुप्रै ठाउँहरू छ अब यो तपाईँको के अरे बेङ्लोरपट्टि पनि घुम्ने जग्गा हरू राम्रो छ त्यहाँ पनि घुम्न अति इच्छा लाग्छ विशेष गरी हाम्रो नेपालको कतिपय जगाहरू चाहिँ एकदमै अति नै सुन्दर लाग्छ घुम्नु मन लाग्छ तीर्थहरू गर्नु तीर्थको लागि अब यो तपाईँको देहरादुनपट्टि कामख्या माईपट्टि गुहाटीपट्टि जानु ओर्नु घुम्नु ओर्नु चाहिँ एकदमै रमणीय छ यसरी अब त्यहाँ घुम्न जानु मन लाग्छ सुन्दर छ यही कुरोहरले चाहिँ अब आफूलाई आकर्षण गराउँछ घुम्नलाई यस्तै कुरोहरू छ हाम्रो कालिम्पोङमा पनि धेरै ठाउँ छ घुम्नको लागि डेलो छ मङ्गलधाम छ पाइन भ्यू नर्सरी छ अनि तपाईँको यता कफेरमा गयो भने सूर्य उधाएको दृश्यहरू हामी हेर्न पाउँछौँ जहाँबाट चाहिँ सूर्य कसरी उदाउँछ भन्ने कुरा हामीलाई थाहा हुन्छ सूर्यको एउटा बाल्य अवस्थादेखि लिएर त्यो सूर्य ठुलो भएको अवस्थासम्म हामी त्यहाँ देख्न सक्छौँ त्यो एउटा अद्भुत जग्गा पनि छ कफेर एउटा कालिम्पोङको कफेर भन्ने जग्गा यो मसिनो मसिनो जग्गा भए पनि धेरै दूर दराजमा भएको जग्गा भए पनि यो एकदम रमणीय जग्गाहरू छ त्यसरी नै अहिले अब यातायातको सुविदाले धेरै ठाउँहरूमा घुम्न पर्यटकहरू आउँछन् त्यस्तै गरेर आफूलाई पनि यो घुम्ने जग्गाहरू जानु इच्छा हुन्छ यस्तै प्रकारले अब यो हाम्रो कलकत्ताको जुहरू जहाँ पशु प्राणीहरूलाई जगेडा गरेर राखेको छ त्योहरू राम्रो छ यस्तैहरू छ अनि तपाईँको घुम्ने जग्गाहरू पनि अब विदेशतिर पनि छ तर अब आ विदेशतिर त अब आफु जानु सकिँदैन आफ्नै भारत देशमै भएको तीर्थ स्थानहरू भयो पर्यटकिय स्थलहरू भयो जस्तो राजेस्थानको पिङ्क सिटी भन्छ त्यहाँ जानु मन लाग्छ गुजरातको गुजराततिर घुम्ने जग्गाहरू छ हिमाचल प्रदेशमा छ धरमशालाहरू यो मनालीहरू छ त्यहाँहरू जानु पनि आफूलाई धेरै इच्छा हुन्छ घुम्ने रमणीय स्थानहरू छ यस्तै कुरोहरले चाहिँ आब आकर्षित गराउँछ आफूलाई र यस्तै कुरोहरू नै घुम्नु मन लाग्छ यस्तै ठाउँहरू जान मन लाग्छ यही कुरोहरू नै छ